अरू फुलहरूको बिरुवा अब फल त लाउने जग्गा छैन तर फुलहरू चाहिँ रो रोप्छु र अलिअलि अब फुलको बिरुवा चाहिँ अब लाउँछु र त्यो चाहिँ मलाई इन्टरेस्ट लाग्छ र त्यसको लागि मल चाहिँ म घरमै बनाउँछु घरमै सब्जीको छिल्काहरू सबै के के मिलाएर मल बनाएर अन्डाको खोस्टा प्याजको लसुनको खोस्टाहरू सबै मिलाएर माटोसँग मिलाएर मल बनाउँछु र त्यही मल हाल्छु अनि पानी चाहिँ चामल धुको पानी दाल धुको चियापत्तिको चियाको रङहरू सबै मिलाएर त्यही पानी हाल्छु त्यति चाहिँ जान्दछु म